नम् नम् रेस्टुरेन्ट हो मैले खाना अर्डर गरेको थिएँ चिज पिज्जा अन्त क्यास अन डेलिभरीको लागि चाहिँ हुन्छ नि मेरो गुगलपेमा पैसा छैन रहेछ क्यास दिँदा हुन्छ